मलाई त्यत्ति राम्रो लागेन योपल्ट मैले पे पेन्ट गरेको थिएँ यो पहिलाको पाली पनि पेन्ट गरेको थिएँ अहिलेकोमा पनि पेन्ट गर्दैछु त किनकि पहिलाकोमा पेन्ट गर्दा चाहिँ मलाई त्यत्ति गरम लागेको थिएन तर अहिलेकोमा चाहिँ पुरा गरम लाग्ने पुरा सेमै त छ त्यो दुईवटै पेन्टमा दुईवटै सेम गरेको थियो अन्त यसमा कलर अहिलेको प्रडक्टमा फेरि कलर पनि जाने क्वालिटीहरू पनि राम्रो छैन त्यसको बाद मैले जुन चाहिँ दिएको थियो अर्डर हो त्यो पनि आएन मतलब मैले हेर्दाखेरि पत्लावाला गरेको थियो तर अहिले आउँदा चाहिँ मोटोवाला आयो पहिलाको प्रडक्टमा त राम्ररी आएको थियो अहिले चाहिँ के भयो मिस्टेक भयो होला अहिले त मैले पत्लावाला गरेको थियो मोटोवाला पो आयो